हेलो नमस्ते को बोल्नु भएको सुमित्र सुन्दास हो ए अँ भन्नुहोस् न ए तपाईँ कसको तपाईँको लागि ए पहिला कहाँ गर्नु भएको थियो ए के के गर्नुहुन्छ ए त्यहाँ कति दिन्थ्यो सेलेरी पच्चिस सौ हुन्छ हाम्रोमा त त्यस्तो बिघ्न काम त छैन कि तर पनि तपाईँ आउनुहोस् न एकपल्ट बसेर बात गरौँ न के अरे त्यही हो घरको काम अलिकति भाडा हुन्छ लुगाहरू हुन्छ हो अन्त यता अलिअलि सफाहरू गर्नुहुन्छ अन्त कहिले भ्याउनु हुन्छ आउनु नि तपाईँलाई चाहिँ कसले भन्यो मैले यहाँनिर मान्छे खोज्दैछु भनेर ए होइन मैले अस्ति भनिराखेको थिएँ नि त कोही पायो भने भनिदिनुहोस् है हाम्रो घरको लागि एकजना चाहिएको छ भनेर अन्त ठिकै छ तपाईँलाई काम चाहिएको छ भने तपाईँ आउनुहोस् न पैसाहरू त मिल्यो

हाम्रो घरमा त्यही हुन्छ भाडा हुन्छ अलिकति लुगाहरू धुनु हो अन्त बाथरूमहरू सफा गर्नु र किचनहरू पुस्नु छ त्यति नै तर टाइम चाहिँ बिहान आठ बजी आएर एघार बजी तपाईँ काम सकेर जानुहुन्छ या बेलुका बेलुुकाको पालि चाहिँ अब जतिखेर भ्याउनु हुन्छ आएर भाडा धोइदिनु मेरोमा अरू त छैन काम गर्ने अहिले कि थियो एकजना उतै अहिले बाहिर गएको छ अन्त अहिले छैन अन्त भन्नुहोस् कहिले आउनुहुन्छ

मालिक हुनुहुन्छ त मै हो मालिक

काम चाहिँ बोनसको लागि चाहिँ यस्तो हुन्छ हाम्रो एक्ट्रा कामहरू गर्नुपर्छ जस्तै अब तपाईँले तपाईँको काम सक्नुभयो भने अब टाइम रहेको बेलामा त्यो फुललाई पानी हाल्नुभयो पट भर्नु फुलमा के अरे त्यो फुलको उयोहरू कटिङहरू सार्दाखेरि त्यतिखेर चाहिँ सघाउनु पर्छ हो फाल्टो कामहरू गर्नुभयो तपाईँले ओभर काम गर्नुभयो भने चाहिँ त्यसमा चाहिँ अब विचार गरेर बोनसहरू दिन्छु हामी दसैँमा हुन्छ